दार्जिलिङ चाहिँ के हो भन्दाखेरि चाहिँ एउटा नर्दनमोस्ट डिस्ट्रिक्ट हो हाम्रो वेस्ट बेङ्गलको जुन चाहिँ चाहिँ केको लागि फेमस छ भन्दाखेरि चाहिँ एउटा यो त हिलस्टेसन भयो हाम्रो अनि त्यहाँको दार्जिलिङ टी जुन चाहिँ वर्ल्डवाइड फेमस छ अनि हामी चाहिँ अब त्यहाँ गएर चाहिँ कता कता घुम्नु सक्छ के गर्नु सक्छ अनि के हो कसो हो भन्दाखेरि चाहिँ अब खरसाङ खरसाङ छ मिरिक छ अनि सिलगढी भयो अनि त्यहाँ गएर चाहिँ हामी अब दार्जिलिङमै पर्छ इनीहरू सबै अनि यहाँ चाहिँ अब हामी कहाँ कहाँ घुम्न सक्छ हेप्पी भ्याल्ली भन्ने टी इस्टेटहरू छ अनि त्यहाँ चाहिँ बतासे इको गार्डन छ त्यसमा चाहिँ के हो भन्दाखेरि चाहिँ त्यहाँ चाहिँ अब कतिजना अब ब्रेभ सोल्जर्सहरू चाहिँ अब पहिला यो नेसनको लागि चाहिँ मटायर भको थियो मर्टायर भएको थियो त्यतिबेला चाहिँ उनीहरूका लागि वार मेमोरियल लागि चाहिँ एउटा स्ट्याचु बनाइदिएको छ त्यहाँ अनि त्यहाँ एचएमआई भन्ने छ रक गार्डन पनि छ अनि तपाईँको महाकाल टेम्पल पनि छ अनि नाइटिङ्गेल पार्कमा गएर पनि तपाईँहरू बस्न सक्नुहुन्छ अनि डाली मोनस्ट्रीहरू पनि जान सक्नुहुन्छ अनि टाइगर हिल अनि यो चाहिँ अब तपाईँ जान सक्छ जहाँ चाहिँ बाट तपाईँ सनराइज अनि सनसेट चाहिँ अब देख्न सक्छ र त्यहाँ चाहिँ टाइगर हिलमा चाहिँ अब कतिजना मान्छेहरू पनि आउँछ हेर्नुको लागि अनि चौरस्ता पनि भयो एउटा एउटा बोटानिकल गार्डन पनि छ जापानिज टेम्पल भयो अनि मिरिक लेक पनि छ त्यहाँ गएर तपाईँहरू बोटिङहरू गर्नु सक्नुहुन्छ त्यहाँदेखि जू जू भयो एउटा त्यहाँ त्यहाँदेखि हाम्रो अब म त पेसोकको हो अब हाम्रोबाट अलिकति माथिल्लोपट्टि तिनचुले भन्ने जग्गा छ त्यो पनि एकदमै रमाइलो छ एकदमै दामी छ तकदाहहरू छ जुन चाहिँ चाहिँ अहिले होमस्टेजहरूको लागि एकदमै फेमस भइसकिसकेको छ अनि लास्टली चाहिँ के छ भन्दाखेरि चाहिँ लामाहट्टा पार्क जुन चाहिँ चाहिँ अब हाम्रो यहाँ सिएम ममता ब्यानर्जीको नाममा चाहिँ राखेको छ हौ त्यति चाहिँ छ